हेलो दाजु आज मेरो यहाँ फ्लाइटको ऊ यो छ कि साढे छ बजी सिन्डिकेटमा सिलिगुडी सिन्डिकेटमा कुनै गाडी अभेलेबल छ भनेर तपाईँले एकताल हेरेर मलाई भनिदिनुहोस् न